मलाई त खाना बनाउँदाखेरि आफ्नै नेपाली खानाहरू बनाउनु मात्रै सजिलो लाग्छ हो अरू खानाहरू बनाउनु चाहिँ त्यत्ति साह्रो आउँदैन पनि अनि हाम्रै नेपाली खानाहरू जस्तो कि अब गुन्द्रुकको झोल सिन्कीको झोल यस्तो अब है आलुदमहरू त अब त्यो एउटा उयो नै हो अन्त यस्तो रोटी सेलरोटीहरू घरमा खाने अब हामी नास नास्ताको रूपमा खान्छौँ है रोटी बनाउनु रोटी बनाउनु आँटाको रोटी बनाउनु चाहिँ साह्रै राम्रो लाग्छ मलाई हो र जान्दछु पनि म अनि त्यही हो सागसब्जीहरूमा अब हाम्रो नेपाली सागसब्जी त्यही हो साग कालो दालहरू यस्तो खानाहरू बनाउनु चाहिँ आउँछ मलाई हो त्यहाँबाट अरू अब मा माछा मासुहरू बनाउनु त आइहाल्छ माछा मासुहरू त म जस्तो भने पनि बनाइदिन्छु हो अरू म जस्तो कि अब चाइनिस खानाहरू यस्तो यस्तो वेस्टर्न खानाहरू यस्तो चाहिँ मलाई मन अहँ आउनु सक्दैन त्यो चाहिँ आउँदैन मलाई त्यत्ति नै हो त्यत्ति चाहिँ मलाई आउँछ